मेरो नाम पुकार आचार्य है म टुवेल्भ माइल कालिम्पोङमा बस्छु र मैले चै बिटेक मेकानिकेल इन्जिनियरिङ गरेको र मैले चाहिँ टेन यहाँनिर टेनसम्म यहाँ कालिम्पोङमा पढेँ र डिप्लोमा गरेँ त्यसपछाडि मेकानिकल इन्जिनियरिङमा जलपाईगुडीबाट र मैले बिटेक चाहिँ मैले मैले कलकत्ता गएर गरेको र मैले अहिले फिलहालमा मैले पढिसकेँ र मैले फ्युचरमा धेरै टोक्नोलोजीपट्टि जाने मैले एउटा बिचार लिएको छु र यो बिचार चाहिँ कस्तो बिचार भने मेरो चाहिँ सानैदेखिको एउटा इच्छा हुनाले चाहिँ म यो टेक्नोलोटीपट्टि गएको हो र मलाई यो टेक्निकल जुन चाहिँ नलेज छ त्यसमा चाहिँ मलाई राम्रो लाग्छ र मैले चाहिँ कुन सेक्टरतिर हेरेको छु भन्दा चाहिँ एमएनसी कम्पनी भयो र यस्तो इन्डस्ट्रियल भयो अटोमेसन भयो यो यतातिर चाहिँ मेरो जाने एकदम ठुलो इच्छा हो र सानैदेखि मैले त्यहीँ जानुको लागि एकदमै मेहनत गरेर मैले आज त्यहाँसम्म म पुग्न म काबिल भएको छु